मैले चाहिँ कोइनहरूको कलेक्सन गरेको छु पहिल्यै पहिल्यैदेखि कलेक्सन गर्दै गर्दै आएको अनि अहिले अलिअलि गरेको छु मैले त्यो चाहिँ त्यसमा चाहिँ किन गरेको कोइनको कलेक्सन चाहिँ किन गरेको भन्दाखेरि त्यो कोइन चाहिँ हामीले पहिल्यैदेखि हेऱ्यो भने कसरी चेन्ज हुँदै आयो कस्तो प्रकारले चेन्ज भएको थियो अनि त्यही कोइन चाहिँ फ्युचरमा गएर हामीले अरूलाई अरूहरू अरू नयाँ जेनरेसनहरूलाई पनि देखाउन सक्छन् र कस्तो खाले कोइन थियो र त्यसको इन्पोर्टेन्सहरू कस्तो थियो भनेर चाहिँ त्यो कोइन कलेक्सन मैले गरेको